मानिस जहिले पनि आफ्नो मूलसँग जोडिन चाहन्छ आज पनि याद गर्नु हुने आफ्ना मूल अनि यसको सम्झनाबारे के भन्नु छ भने मूल भनेको त आफू जन्मेको ठाउँ हो आफ्नो धर्ती हो आफ्नो शाखा सन्तान हो आफ्नो जात हो आफू जन्मेको ठाउँ हो र म जन्मिएको ठाउँ भन्ने हो भने भारत भारत देशको पश्चिम बङ्गाल राज्यको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्ला अन्तर्गत तकदाह भन्ने जगामा म जन्मिएकी हूँ र म जन्मिएको ठाउँ भनेको नै भारत हो